पश्चिम बङ्गालमा प्रमुख सङ्गीत र नृत्य उत्सवहरू हुने भनेको एउटा हो प्रमुख मध्येमा आउने फुलपाती शोभायात्रा जो दसैँ चाडमा मानइने गर्छ त्यसमा एउटा सांस्कृतिक भेष भूषा जसलाई चौबन्दी चोली लगाएर नेपाली चेलीहरू नेपाली महिलाहरू त्यसमा भाग लिने गर्दछ एउटा यात्रा गर्ने गर्दछ अनि त्यसपछि कार्यक्रम हुन्छ त्यसमा डान्स मतलब नृत्य प्रस्तुत गर्दछ नेपाली कल्चर अनुसार यो नेपाली कम्युनिटीमा पने गर्दछ र पश्चिम बङ्गालमा पर्ने अन्य सङ्गीत नृत्यहरू मध्ये हो रविन्द्र सङ्गीत जुन चाहिँ हरेक कुनै पनि कार्यक्रम होस् जसमा कोही बेङ्गाली महान व्यक्तिहरू यदि उपस्थित छन् भने यसलाई रविन्द्र सङ्गीतहरू बजाइने गरिन्छ या गाइने गर्दछ किनभने यसलाई हामी एउटा प्रोग्रामको सुरुवात गर्ने एउटा सङ्गीतको रूपमा लिन्छ त्यस्तो करणले गर्दाखेरि रविन्द्र सङ्गीतलाई यस सुरुवात सङ्गीत माने झैँ प्रयोग गरिने गर्दछ र अर्को कुरो खुकुरी डान्स पनि हुन्छ है खुकुरी डान्स यो एउडा गोर्खाली पश्चिम बङ्गालमा पर्ने गोर्खा जातिको एउटा चिना चिह्नारी जस्तै एउटा डा एउटा नृत्य हो जसले गोर्खाहरूले एकदम फौजी पोसाकमा या एउटा वीर गोर्खाको चिह्नारीको लागि एउटा यो डान्स गरिने गर्च नृत्य गरिने गर्छ जसलाई खुकुरी डान्स पनि भनिन्छ यसलाई पनि हामी कतिपय कार्यक्रमतिर पुस्तत प्रस्तुत गरिने गर्दछ र यही चौबन्दी चोली सांस्कृतिक भेष भूषा लगाएर या खुकुरी डान्स यसलाई गोर्खाको वीर प्रस्तुत गराउन या रविन्द्र सङ्गीत कुनै पनि प्रोग्रामलाई सञ्चालन गर्नको निम्ति जुन जहाँ बेङ्गली व्यक्तित्वहरू उपस्थित भएका हुन्छन् त्यो समय गर्ने सङ्गीत यी सबै यी सबै सम्पूर्ण सङ्गीतहरू नै पश्चिम बङ्गालमा पर्ने प्रमुख सङ्गीतहरू हुने गर्दछ